हेलो हजुर नमस्कार हजुर भन्नुहोस् ए हजुर हजुर के नामले हजुर हजुर के नाममा गर्नुभएको थियो ए ल हजुर हजुर हजुर भन्नुहोस् त हजुर हजुर

हजुर वेदरहरू आब अहिले ठिकै छ अब अलिअलि कोही कोही बेला चाहिँ पानी पर्दैछ हो हजुर हजुर त्यस्तो त छैन र पनि अब अलिअलि चाहिँ आउँदैछ जाडो त छैन जाडो त छैन अलिअलि अब पानी पर्दा चाहिँ हजुर हजुर हजुर हजुर हजुर अहिले त अहिले छैन अहिले राम्रै छ अहिले बाटोहरू राम्रै छ एकदम हो हजुर पहिरोहरू त्यस्तो केही गएको छैन छैन छैन छैन हजुर हजुर हजुर हजुर हजुर हजुर राम्रै छ लोकेसनहरू पानी पर्यो भने चाहिँ अलिकति हजुर पानी पर्यो भने चाहिँ अलिक असुविधा हुन्छ हो नभए त राम्रै छ हुँदैन हुँदैन हुँदैन ए हजुर हजुर हजुर छ छ हजुर हजुर हजुर हुन्छ छ छ हजुर हजुर हजुर छ राम्रो राम्रो लोकेसनहरू छ नि हजुर सबै सबै सबै छ हजुर हजुर हजुर त्यस्तो केही छैन सबै सुविधा छ हजुर हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ निस्फिक्री भएर आउनुहोस्

हुन्छ